मैले एउटा सामान किनेको थिएँ है त्यो त दार्जिलिङको बिच गल्लीको दोकानबाट है त्यो सामान त थियो मेरो एउटा कुर्ती मलाई साह्रै मन परेर किनेको थिएँ लिएर मैले लगाउँदाखेरि नै त्यसको हल्का सब भुवा आयो है भुवा आयो त्यहाँबाट मैले त्यसलाई धोएँ धुँदा झन् एकदम त्यसको कलर पनि गयो साइज पनि घट्यो मैले त्यत्रो दाम हालेर किनेको मलाई एकदम मन दुख्यो है त्यो लुगा देखेर मैले पैसा हालेको अनुसार मैले त्यो लुगा मैले राम्रो पाइनँ पैसाको अदा पनि मेरो राम्रो भएन है म त एकदम यो लुगादेखिको त एकदम म दुःखी छु है पैसा हाल्यो पैसा हालेको अनुसारको सामान नपाउँदाखेरि त अब एकदम मनमा दुःख लाग्दो रहेछ